हेर्नु नि हौ मैले एमाजोनबाट जुत्ता मगाएको कि नोकियाको जुता मगाएको त्यहाँनिर त अब फिफ्टी पर्सेन्ट अफ भन्ने अफर छ भन्यो पाँच हजारको सामान पच्चिस सौमै दिन्छ भनेर चाहिँ मैले मगाएँ मलाई छ नम्बर लाग्छ अनि मगाएँ पर्खिन्छु आउँदैन पर्खिन्छु अउँदैन राम्रै दिएको एड्रेसहरू त तर पन्ध्र दिनमा आउँछ भनेको बिस पच्चिस दिन लगायो र पनि आयो अब दसैँमा लगाउँ भनेको दसैँमा त पाइनँ अब लाउनु अब ढिलो आयो अब त्यस तिहारमा लगाउनु पर्छ भनेर चाहिँ के अरे अन्त आयो है त्यो भाइहरू एमाजोनको भाइहरू यहीँ आउँछ नि घरमै त्यहाँदेखि एमाजोन त्यो खोल्यो त्यो भाइलाई चार्ज पनि एक्सट्रा चार्ज पनि दिनु पर्छ त्यो दिइहाले अनि म चाहिँ खुसी भएर अब अब त दिवालीमा चाहिँ मजाले लगाइन्छ होला भनेर चाहिँ खोलेको त छ नम्बर भनेको पाँच नम्बर रहेछ कस्तो छट्टु गरेको है अब छ नम्बर हेर्नु उनीहरूले पठाउँदा राम्रोसँगले पठाउनु पर्छ नि छैन पाँच नम्बर रहेछ त्यो त हुँदै त हुँदैन अन्त अब त्यहाँदेखि फर्कउनुको लागि ट्राई गरेको त्यो भाइहरूलाई कल गर्दा पनि आउँदैन एकदम बिस्वाद ब्याड एक्सपिरियन्स मेरो एकदमै नराम्रो एक्सपिरियन्स चाहिँ यो जुत्ता मगाउँदै भयो योपाली